कालिम्पोङ जिल्लाको बेसी जस्तो भागमा नेपाली भाषीहरू बसोबासो गर्छन् अनि बजार क्षेत्रमा चाहिँ अन्य भाषीहरू पनि बसोबासो गर्छन् जस्तै बिहारी मारवाडी बङ्गाली तरै पनि यहाँ बस्ने अन्य भाषी जातिहरूले पनि आफ्नो जन्मकालदेखि नै यहीँ बसेको हुनाले हाम्रो भाषा नेपालीलाई नै उनीहरू को पनि मातृभाषा जत्तिकै गरेर बोल्छन् लेख्छन् अनि पढ्छन् किनभने उनीहरू को प्राथमिक शिक्षादेखि लिएर उच्च शिक्षासम्म कालिम्पोङमै हुने भएकोले नेपाली भाषामा उनीहरू हामी अरू नेपाली जत्तिकै निपुण छन् अनि यी सांस्कृतिक पर्वहरू को बारेमा भन्नुपर्दा दसैँ तिहार भनेको चाहिँ अब हिन्दूहरूले मनाउने चाड हो अनि यो होली पनि हिन्दूहरूले नै मनाउने चाड हो र हाम्रो नेपाली जातिभित्र पनि विभिन्न धर्म समुदायका मानिसहरू छन् जस्तै बुद्धिस्टहरू पनि छन् अनि इसाईहरू र इसाई अनि बुद्धिस्टहरूले यो दसैँ तिहारलाई मनाउँदैनन् र जतिजनाले हिन्दू धर्मलाई पालना गर्छन् उनीहरूले चाहिँ दसैँ तिहारहरू होलीहरू पर्वको रूपमा आफ्नो सबैभन्दा ठुलो चाडको रूपमा मनाउँदै ल्याइरहेको इतिहास छ दसैँ तिहारको बारेमा भन्नुपर्दा हिन्दूहरूको चाहिँ सबैभन्दा मुख्य पर्व सबैभन्दा ठुलो चाड चाहिँ बडा दसैँ र तिहार हो बडा दसैँमा दसैँभन्दा अगाडि सोह्र श्राद्ध सुरु हुन्छ है सोह्र श्राद्ध सुरु भइसकेपछि सबैले आफ्नो आफ्नो घरमा मासु मङ्स अनि लसुन प्याजहरू खानु बन्द गर्छन् किनभने सोह्र श्राद्धभरि चाहिँ मरेर जाने पितृहरूलाई सम्झिएर है उनीहरूको श्राद्ध पनि गर्छन् तिथिहरूमा है सोह्र श्राद्धभित्र नै र उनीहरूलाई दिनहु चोखो भएर शुद्ध भएर खानापिना बनाएर अलिकति खाना चढाउने चलन छ सोह्र श्राद्धभरि त्यसपछि नवरथा सुरु हुन्छ नवरथा नौ दिनको हुन्छ र नवरथा सकिएको अन्तिम दिनलाई नवमी भनिन्छ त्यसको भोलिपल्टको दिन दसमी जसलाई चाहिँ बडा दसैँ भनेर मनाइन्छ र नवमीभरि चाहिँ दुर्गामाताको पुजा अर्चना गरिन्छ घर घरमा पनि अनि सामाजिक सामुदायिक भवनहरूतिर गाउँ घरहरू मिलेर है दुर्गापुजा गर्ने चलन छ अनि दसमीको दिन चाहिँ टिकाको दिन भयो र दसमीको दिन टिका लाउने दिनमा चाहिँ हामी बिहानै उठेर नुहाइ धुवाइ गर्छौँ अनि त्यो दिन एकदमै अब सकेको जत्ति आफ्नो हैसियतले भ्याएको जति मिठो मसिनो खानेकुरा घरमा जुराएको हुन्छ है अनि खाने कुरोहरू पकाउँछन् त्यसपछि गोबर ल्याएर गोबरले आफ्नो घरको सङ्घार लोटाउने कामहरू गर्छ गौत छर्किने कामहरू गर्छ घरहरू पनि पुछपाछ सफा गरेर त्यसपछि अक्षतामा दही मिसाएर अनि हाम्रो यो टिका लाउने परम्परामा पनि एउटा यस्तो परम्परा छ जसमा चाहिँ राई लिम्बूहरूले सेतो टिका लगाउँछन् अनि अरू छेत्री बाहुन थापा मँगर अन्य जातिहरू ले चाहिँ रातो अक्षताको टिका लगाउँछन उनीहरूले छेत्री बाहुनले चाहिँ खालि चामलको अक्षतामा दही मात्रै मिसाएर निधारमा टिका लगाउँछन् भने छेत्री बाहुनले चाहिँ चामलको अक्षतामा दही मिसाएर त्यहीमाथि पनि अलिकति रातो अबिर मिसाएर टिका लाउने चलन छ अनि टिकाको साइत हेरिन्छ अनि कति बजीदेखिको टिका लाउनु शुभ मानिन्छ त्यो साइत हेरेर घरको ठुलाबडाले आमाबाबाले छोरा छोरी नाता नातिना सबलाई राखेर बडा दसैँको टिका लगाएर आशिर्वाद दिन्छन् अनि जमरा कानमा जमरा लगाइदिने चलन छ अनि घरको दैलोमा मूल सङ्घार भनिन्छ मूल दैलोको सिधा माथि पनि यो बडादसँको टिका चाहिँ त्यहाँनिर लगाइन्छ जमरा सहित लगाएर चढाइन्छ र त्यो एक वर्षसम्म त्यो टिका त्यत्तिकै बस्छ अनि टिका लगाउँदाखेरि चाहिँ त्यसले चाहिँ अब घरको रक्षा गर्छ मूल सङ्घारमा त्यो टिका लगाउँदा त्यो घरमा वर्षैभरि दुखाइ पिराइ नलाग्ने होइन रोग व्याधि नलाग्ने भन्ने चलन छ अनि दसैँ हाम्रो पुर्नियाँसम्म चल्छ दसमीको दिनदेखि लिएर उता पाँच दिनसम्म दसैँ चल्छ आफ्नो घरमा आफूभन्दा ठुलोको हातको आमा बाबाको हातको टिका लगाइसकेपछि हामी आफ्नो आफन्तहरू आफूभन्दा ठुलोको हुनुहुन्छ जस्तै काका बडा मामा माइज्यू दिदी भेना उनीहरूकोतिर फेरि हामी बडा दसैँको टिका लगाउन कोसेलीहरू बोकेर जान्छौँ अनि टिका लगाएर फर्केर आउँछौँ दसैँ त्यसरी बित्छ भने दसैँको ठिक बाइस दिन पछाडि चाहिँ तिहार सुरु हुन्छ अनि तिहार चाहिँ हुन्छ काग तिहारदेखि सुरु हुन्छ काग तिहारको दिन सबैले खानाहरू पकाएर कागलाई चढाउने चलन छ काग तिहार त्यसपछि भयो कुकुर तिहार कुकुर तिहारको दिन घरमा कुकुर पालिएको छ भने कुकुरलाई सयपत्री फुलको माला उनेर लगाइन्छ मिठो मसिनो खानु दिइन्छ है निधरमा अबिरको टिका लगाइदिन्छ कुकुर तिहार त्यसरी मनाउँछ त्यसपछि आउँछ गाई तिहार अनि गाई तिहार भनेको चाहिँ लक्ष्मीपुजा त्यसदिन चाहिँ मानिसहरूले आफ्नो घरमा गाई छैन भने पनि वरिपरि कतै गएर गाईको पुजाहरू गर्छन् अनि बेलुका साँझमा चाहिँ आफ्नो घरमा झिलिमिली लाइटहरू लगाएर मोमबत्तीहरू बालेर पालामा तेल हालेर दियोहरू बालेर आफ्नो घरलाई जगजग बल्ने बनाउँछन् त्यसपछि लक्ष्मीमाताको पुजा गर्छन् दैलोहरूमा सयपत्री फुलको माला उनेर लगाउँछन् होइन त्यस राति चाहिँ हाम्रो चेली बेटीहरूले छोरी चेलीहरूले घर घरमा गएर भैलिनी खेल्छन् यो चाहिँ हाम्रो एकदम राम्रो परम्परा छ भैलिनी खेल्छन् राति सबैजनाले आफ्नो पारम्पारिक वेशभूषा लगाएर चौबन्दी चोली फरिया लगाएर चेलीहरू आएर भैलिनी खेल्छन् अनि उनीहरूलाई दियो कलशसँग दान दक्षिणा हामी दिन्छौँ त्यसपछि भोलिपल्ट देउसीको दिन हो गोरु तिहारको दिन देउसीको दिन चाहिँ हाम्रो छोरा मान्छेहरू दिउँसो देउँसी खेल्छन् मादलहरू बजाएर दौरा सुरुवालहरू लगाएर पहिला राम राम र रावणको जुन चाहिँ युद्ध चलेको थियो रामायणको कथाहरू भन्दै होइन त्यसरी देउसी खेल्न आउँछन् उनीहरूलाई पनि दियो कलश साक्षी राखेर दान दक्षिणा दिइन्छ त्यसपछि भाइटिका आउँछ भाइटिकाको दिन चाहिँ चेलीहरूले माइतीलाई टिका लगाएर आशीर्वाद दिने दिन हो अनि त्यो दिन चाहिँ चेलीहरू बिहानैदेखि नुहाइ धुवाइ गरेर मिठो मसिनो पकाएर भोकै पेट पानी पनि नखाइकन आफ्नो माइतीलाई पर्खेर बस्छन् अनि माइतीहरू आइसकेपछि माइतीको पुजा गरेर ओखर फुटाउँछन् अनि यो ओखर फुटाउने चलन चाहिँ के छ भन्दाखेरि चाहिँ यो ओखर चाहिँ भनिन्छ यमराजको टाउको फुटाएको भनेर भन्ने चलन छ मेरो माइतीलाई लाने यमराजलाई चाहिँ म यसरी फुटाउँछु भनेर चेलीले चाहिँ ओखरलाई चाहिँ यमराजको टाउकोको प्रतिक मानेर फुटाउने चलन छ अनि निधारमा सात रङको टिका लगाएर होइन मेरो माइतीको सधैँभरि रक्षा गरोस् भगवानले कहिल्यै पनि मेरो माइतीलाई दुःख कष्ट रोग व्याधि नलागोस् भनेर आशीर्वाद दिँदै सयपत्री फुलको माला लगाएर चेलीहरूले माइतीहरूको पुजा गर्छन् त्यसपछि चेली माइती दुवैजना रमाउँदै खानापिनाहरू खान्छन् त्यसरी रमाइलो गर्छन् तिहारमा चाहिँ त्यसपछि आयो होली यो होली भन्ने पर्व चाहिँ हाम्रो नेपाली जातिले हाम्रो क्षेत्रमा चाहिँ मनाउँदैन अनि मसिनो नानीहरूले चाहिँ अब खुसी हुनुको लागि स्कुलहरू पनि छुट्टी त्यो दिन खुसी हुनुको लागि अबिरहरू ल्याएर एक अर्कामा अलि अलि दलेर खुसी मनाउँछन् तर हाम्रो नेपाली ठुलो मानछेहरूले चाहिँ यो होलीलाई चाहिँ मनाउँदैन अनि होलीको दिन चाहिँ हाम्रो कालिम्पोङ बजारमा जति पनि बिहारी समुदायकाहरू छ मारवाडी समुदायकोहरू छ उनीहरूले चाहिँ एकदमै खुसियालीपूर्वक मनाउँछ बजारमा ठाउँमा सिन्टेक्सहरूमा रङ फिटेर राखेको हुन्छ र त्यहीँबाट उनीहरूले पिचकारीमा रङ भरेर लगाउँछ तर उनीहरू आफैले त्यसरी मनाउँछ ठाउँ ठाउँमा तर पनि अरूलाई अरू मानिसहरू जस्तो हामी नेपालीहरूलाई कहिल्यै पनि उनीहरूले हामीलाई रङ लगाएर जबरजस्ती रङ लाउने त्यस्तो प्रथा चाहिँ हाम्रो ठाउँमा छैन उनीहरूलाई आफ्नो खुसीले लगाइदिउँ भनेर सोद्धा लगाइदिनुस् न भने भने टिकासम्म लगाइदिन्छ तर जबरजस्ती पक्रेर रङ दल्ने त्यस्तो छैन किनभने यो चाडपर्वको बेलामा यसरी जबरजस्ती रङहरू दलिदिने हुँदा झै झगडा हुने हुनेगर्छ त्यसले गर्दा उनीहरू यो कुरामा चाहिँ सचेत भएर त्यसरी मनाउँछन् अनि आयो अब माघे सङ्क्रान्ति यो माघे सङ्क्रान्ति चाहिँ माघ एक गते जब माघको एक गते हुन्छ यो अङ्गग्रेजी महिनाको चाहिँ जनवरीमा पर्छ हाम्रो कालिम्पोङ कालेबुङमा चाहिँ यो माघे सङ्क्रान्तिलाई चाहिँ भव्यरूपमा पालन गर्ने चलन छ ठाउँ ठाउँमा यो जस्तै रेलीमा एक हप्ताको मेला लाग्छ पुजे डाँडामा एक हप्ताको मेला लाग्छ होइन रङ्गारङ्ग कार्यक्रमहरूसँग त्यहाँनिर हाम्रो कालिम्पोङ जिल्लाको सांस्कृतिक विभागका कर्मीहरूले गएर कार्यक्रमहरू प्रस्तुत गर्छन् अनि मेलाहरू लागिरहेको हुन्छ त्यो मेलाहरूमा हाम्रो यहीँको स्थानीय सामानहरू बेच बिखन गर्छन् है अनि रमाइलो हुन्छ माघे सङ्क्रान्तिमा एक एक हप्ताको मेला लागिरहेको हुन्छ होइन अनि मानिसहरू भिड लागेर डुलिरहेको हुन्छ घुमिरहेको हुन्छ एकदमै रमाइलो गरेर मनाइन्छ माघे सङ्क्रान्ति पनि यस्तै छ यहाँ मनाउने चाडहरू र विभिन्न जातिहरू बसेर आफ्नो आफ्नो जात जातको चाडपर्व मनाए पनि हाम्रो कालेबुङमा चाहिँ कसैले कसैको भाषा संस्कृति अथवा चाडपर्व अथवा परम्परालाई होच्याउने हियाउने त्यस्तो काम चाहिँ गर्दैन र सबैले एक अर्काको चाडपर्व सांस्कृतिक पर्वहरूलाई सम्मानको रूपमा लिन्छन् त्यसले गर्दाखेरि चाहिँ हाम्रो यहाँनिर सबै जातिहरू पनि मिलिमिसी भएर एक अर्कामा बस्नु सकेको छ